पर्याटकहरू चाहिँ दार्जिलिङ क्षेत्रमा धेरै नै आउने गर्छन् र उहाँहरू आएर यहाँको अर्थ अर्थनैतिक व्यवस्थामा पनि धेरै प्रवेश गरेको छ र उहाँहरूबाट ज्ञान पनि सिक्नु जरूरी छ उहाँहरूले एकदमै राम्रो सबै पर्याटकहरू भन्दिनँ अब धैर जसो पर्याटकहरू एकदमै राम्रा पनि हुन्छन् कति पर्याटकहरू एकदमै अब फेरि त्यस्तै नराम्रो त भन्दिनँ तर प्रायः जस् प्रायः जस्तो चाहिँ राम्रै हुन्छन् उहाँहरूकोबाट ज्ञानहरू भन्दाखेरि एकदमै राम्रो उनीहरूको बोली चालीहरू प्रायःको राम्रो हुन्छ सबै सबैको अब राम्रो हुन्छ भन्ने छैन है प्रायले राम्रै गर्छ राम्रै राम्रै छ उहाँंहरूको उहाँहरकोबाट सिक्नु पर्ने चै अब राम्रा राम्रा कुराहरू नै हुन्छन् अब त्यत्ति नै